हेलो को बोल्नुभएको म त नयाँ बस्तीबाट हजुर हजुर गर्छु त गुवाको छ नरिवलको छ लिची छ चेरी छ

तपाईँले चाहिँ आफ्नो माटोमा के भन्छ त्यो गोबर हुन्छ नि एकदम मिक्स गरिदिनु

ताल परे त नरिवलकोमा चाहिं माटो मात्रै हाल्दा पनि हुन्छ अन्त त्यसमा मल हाल्यो भने पनि अलिक राम्ररी हुन्छ गुवाको लागि पनि त्यो सेमै गर्नुपर्छ मल हाल्नुपर्छ अलिकति माटोसँग अन्त तपाईँलाई केयर गर्नुपर्छ तपाईँलाई त्यो पानी हाल्दा अन्त चेरी छ स्ट्रबेरी छ लिची छ हे मेरो अझै केही जान्नु छ सुपारी बनाएर अब बेच्नुपर्छ त्यसै गरेर हामीले त ता तातो तातो घाममा सु तातो तातो घाममा हामीले सुकाइदिन्छ बोरामा राखेर ल ल आउनुहोस् न भोलि भ्यायो भने भोलि आउनु आज भ्यायो भने आज आउनु ल ल